नेपाली भाषामा व्याकरण बोल्दाखेरि चाहिँ चलाइदेन अथवा युज गरिँदैन अनि व्याकरण चाहिँ हामीले जब केही कुरा लेख्छौँ त्यतिबेला नेपाली भाषामा चलाइन्छ अनि नेपाली भाषा एकदमै धनी भाषा हो जसमा हामीले कसै ठुला बडालाई इज्जत गर्नु आदर गर्नु सक सक्यो भने चाहन्छ भने तेसको लागिन शब्दहरू छ आफू भन्दा सानोहरलाई इज्जत गर्ने शब्द छ धेरै शब्दहरू छन् जस्तै पुलुक्क हेर्नु फुत्रुक् उफ्रिनु यस्ता शब्दहरू धेरै छ